हाम्रो दार्जिलिङमा कला तथा शिल्पको कारणले हाम्रो राज्यको आर्थिक विकासमा ठुलो योगदान पुऱ्याएको छ जस्तै यहाँको मानिसहरूले बनाएको धेरै कुराहरू जस्ता जस्तै बनाएको ह्यान्डमेड क्राफ्टहरू टुरिस्टहरूले धेरै मनपराउँछन् र किन्छन् अरू पनि धेरै कुराहरू छन् जसले गर्दा राज्यलाई आर्थिक विकासहरू भएको छ